हेलो

हजुर यो के सब्जीको दोकान हो नम्बर हो यो हजुर हजुर तपाईँको दोकान हजुर तपाईँको दोकानमा के के सब्जीहरू पाइन्छ

हजुर हजुर त्यसो भए आलु कसरी किलो होला है हजुर ए हजुर अनि तपाईँको ऊ यसमा इस्कुसहरू पाइन्छ होला दोकानमा हजुर हजुर होइन मलाई चाहिँ अलिकति बेसी नै चाहिएको थियो र नि घरमा चाहिँ पूजा हुनाले सब्जीहरू चाहिएको थियो र सबै के दस दस किलो सकिन्छ होला किन्न आलु आलु दस केजी हजुर प्याज पन्ध्र केजी हजुर होइन सब्जीमा हाल्दा हुन्छ नि हजुर इस्कुस पनि दस केजी हजुर इस्कुस दस केजी

हजुर होइन हुन्छ आलुहरू मिलाउँदा बेसी भइहाल्छ नि हजुर हजुर टमाटरको भाउ बिस केजी चाहिन्छ हजुर हजुर हजुर कसरी किलो होला है हजुर हजुर त्यही हजुर प्याज

दस केजी हजुर खोर्सानीहरू चाहिन्छ खोर्सानी कसरी छ अहिले

हाट पनि

हजुर हजुर हुन्छ हुन्छ

हजुर हजुर म त भोलितिर आउँ भनको तपाईँ हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ